हेलो

ए के सिलाउनु छ तपाईँको म टेलर हो टेलरलाई फोन गर्नुभएको थियो तपाईँ के सिलाउनु छ के बनाउनु छ भनेर नि उसो भए रेटहरू कसरी छ होला है सिलाइको

डिजाइनहरूसँगै बनाउनुहुन्छ डिजाइनहरू क्याटलगहरू कति ज्यालास्याला कति हो ज्यालाहरू कसरी छ ब्लाउजको ज्याला थ्री हन्ड्रेड कति भन्नुभयो है कुर्ताहरूको चाहिँ लुगाहरू छ हजुर अनि कुर्ताको चाहिँ कुर्ता कुर्ती मलाई सिलाउनु छ भने भन्नुहोस् न अँ सिलाउनु अब मेरो सिलाउनु छ भने म आऊँ उसो भए दोकानमा तपाईँको दोकान चाहिँ काँकहाँनिर पर्छ तपाईँको दोकान कहाँ पर्छ ए

हवस् ल थ्याङ्कयु हवस् थ्याङ्कयु